पूजाआजा त अब बिहान बेलुकै गर्नुपर्छ आफ्नो इष्टदेवलाई त सम्झिनै पर्छ र गाउँमा दुर्गा पूजा पनि गर्छ सरस्वती पूजा पनि गर्छ अनि शिवरात्री पूजा पनि गर्छ म साई भक्त भएकोले गर्दा एकदम साईको पूजा पनि अब म राम्ररी गर्छु भ भजनहरू गाउँछु कीर्तनतिर पनि जान्छु